र मेरो परिवारको बारेमा भन्नुपर्दा चाहिँ हामी अहिले पाँचजना छ आमा बाबा दिदी म अनि मेरो सानो भाइ र बाबा चाहिँ अब यस्तै कमानको काममा हिँड्नुहुन्छ आमा घरमै खाना पिना बनाउनु है फाल्टु गाईहरू हेर्नु घाँसहरू काट्नु अन्त दिदी पनि दिदी है स्कुल पढाउनुहुन्छ र म चाहिँ अब म पनि अब पढ्दै छु र भाइ चाहिँ लामा हो लामा हुनुहुन्छ भाइ चाहिँ लामा पढ्दा तर टाढो टाढो जानुहुन्छ पढ्नको लागि अन्त मेरो साथीहरू चाहिँ मेरो घर छेउमै छ प्रज्ञा अनि सन्जना अन्त साथीहरू धेरै छ मेरो साथीहरू एकदमै राम्रो छ र उहाँहरू सबभन्दा मिल्ने साथी चाहिँ मेरो प्रज्ञा छ किनकि उ चाहिँ मेरो घर माथिल्लोपट्टि छ है अब मेरो सानैदेखिको छिमेकी पनि हो र सानैदेखिको साथी पनि हो हामी एउटै थालमा खाएर बसेको हो र हामी सँगै खेल्थ्यौँ र अब धेरै राम्रो लाग्छ आफ्नो साथी अब आमा बाबा यस्तो छेउमा हुँदाखेरि चाहिँ अब हामी किनकि कोही बेला टाढो जानुपर्छ है अब त्यसरी चाहिँ अब धेरै अब आमा बाउको कमी चाहिँ हुन्छ तर अब आमा बाउको आशिर्वादले हामी धेरै कुछ गर्न पनि सक्छ